दिनभरि पानीको आवश्यकता पर्ने अब विभिन्न कुराहरू त झन् अब थुप्रै नै छ होइन मैले भनी नै रहनु पर्दैन अब यो त सबैले थाहा भएको नै कुरो हो होइन पानी बिना त अब कसैको केही नै काम हुँदैन भनेर पनि अनि र अब हाम्रो जीवनमा पानीको कति महत्त्व छ त्यो पनि अब सबैलाई थाहा भएको नै कुरा हो होइन अन्त मान्छेहरूलाई मात्र नभएर चाहिँ अब फुलहरू भयो बिरुवा पातहरू भयो होइन रुख साग सब्जी होइन पशु पक्षी जनावरहरू सबलाई नै अब बाँच्नुको लागि त पानीको नै जरुरत पर्छ होइन र अझ माछाको त झन् अब घर नै पानी हो होइन अन्त फेरि अब घरकै कामहरू गर्नुको लागि पनि त पानीको नै जरुरत पर्छ होइन बिहान उठेकोदेखि बेलुका अब सुत्ने बेलासम्म पनि हामीलाई पानी त त्यति नै चाहिरहेको हुन्छ नि त अब जस्तै बिहान उठेर ब्रसहरू गर्नु पऱ्यो मुखहरू धुनु पऱ्यो तब पनि पानी नै चाहियो होइन र अब टोइलेटहरू जानु पऱ्यो बाथरुमहरू वासरुमहरू जानुको लागि पनि अब त्यतिखेर पनि पानी नै चाहिन्छ होइन अन्त कसैलाई चिया पकाएर दिनु ओर्नुको लागि पनि पानीकै आवश्यकता पऱ्यो होइन अनि खानाहरू बनाउनु खाना सब्जी बनाउनुको लागि पनि त अब साग सब्जी धुनु खानाहरू बसाउनु चामल धुनु तब पनि त पानीको नै जरुरत पर्छ हामीलाई होइन र भाँडा माझ्नु भाँडाहरू माझ्नुको लागि पनि पानी नै चाहिन्छ अनि नुहाउनु पऱ्यो नुहाउनुको लागि पनि पानी नै चाहियो लुगाहरू धुनु पऱ्यो होइन लुगाहरू धुनुको लागि पनि पानी नै चाहिन्छ त्यसरी नै अब दिनभरि त अब पानी त कतिवटा कुरामा आवश्यकता पर्छ पर्छ होइन